पहिलाको जमानामा पुरा रेडियोहरू सुन्ने गर्थे आजकलको जमानमा त फोनमै रेडियो सुनिन्छन् क्यालकुलेटर हुन्थ्यो अहिले त फोनमै क्यालकुलेटर हुन्छ अहिलेतिर त हस्पिटल जानुको लागि कहाँदेखि कहाँ जान पर्थ्यो अहिले त छेउ छेउमै भएको छ पहिलातिर फोन पनि हुन्थेन चिट्ठी लेखेर पठाउने गर्थे तर आजकाल त फोनमै सुबिस्ता भएको छ पहिलाको टाइममा पानी भन्ने त खोला नालातिर हुन्थ्यो तर अहिले त घर घरमै भयो उपलब्ध भएको छ पहिलाको जमानामा मान्छेलाई खान नपाएर कस्तो हुन्थ्यो अहिले त दोकान दोकानमा खोलेकोले सुबिस्ता भएको छ पहिलाको जमानामा त खुट्टामा लगाउने चप्पलहरू केही हुन्थेन अहिले त धेरै प्रकारको जुत्ताहरू देखिन्छ पहिलाको जमानामा टिभी भन्ने त देखिन्थेन अहिले त हरएक घरमा टिभीहरू देखिन्छ बिजुली भन्ने थिएन ढिब्री बत्तीहरू हुन्थ्यो तर अहिले त हरएक जगामा बिजुलीको उपलब्ध भएको देखिन्छ पहिलातिर मान्छेलाई कति के भन्छ तकलिफहरू हुन्थ्यो के भन्छ जोरो बिमार भएर अब के भन्छ त्यो झारपातहरू खाएर उयो आफूलाई स्वस्थ्य गर्थ्यो तर आजकाल त दबाईहरू पुरा देखिन्छ आज पहिलाको जमानातिर स्कुलहरू पढ्थेन कति अब घाँसहरू काटेर गाई पालेर वन गर्थ्यो अन्त दुःख गरी खान्थ्यो तर आजकलको नानीहरू स्कुल पढेर कति उज्ज्वल भविष्य बनाएको देखिन्छ पहिलातिर पढी लेखी भएको मान्छेहेरू कम्ती देखिन्थ्यो तर आजकल त धेरै जस्तो नानीहरू पढी शिक्षित छन् आजकल त धेरै जस्तो जगाहरूमा मान्छे कम्ती देखिन्थ्यो तर अहिले सहरै बनेकोले गर्दाखेरि हरएक जगामा मान्छे पुरै देखिन्छन् अन्त पहिलातिर हामीलाई हिसाब गर्नुको लागि किताबमा खातामा हामीले हिसाब गरिन्थ्यो तर आजकल त हामीले फोनमै हिसाब गर्छौँ पहिलाको जमानातिर अब साथीहरू भेटघाट गर्नको लागि कहाँ कहाँ जानु पर्थ्यो हिँडेर तर आजकल त हामी त गाडीमै सुबिस्ता भएको देखिन्छ पहिलातिर त